हुनुमै भन्नै पर्दाभन्दा मैले कुनै पनि कुकिङ कक्षाहरूमा कार्यशालाहरूमा के पनि गरेको छुइनँ होइन मैले जे जति पनि जानेको छु आफै बिस्तारो सिक्दै गर्दै पकाउँदै जाँदाखेरि नै आफै सिकेको हो होइन अब अहिले त धेरै सजिलो छ युट्युबहरू छँदैछ युट्युबबाट आफूलाई जे मन परेको छ युट्युब हेर्दै गर्दा पनि भइहाल्यो होइन त्यस्तै अब मैले त्यसरी सिके बिस्तारो बिस्तारो नजान्दा नजान्दा नजान्दा नजान्दा गर्दा हुनु त मो पहिला त्यस्तो राम्रो खाना चाहिँ पकाउनु जान्दिनँ थिएँ होइन तर पनि अब आफै बिस्तारो बिस्तारो बिस्तारो नै मैले सिक्दै गएँ एकदम म अहिले चाहिँ एकदम पर्फेक्ट छु बनाउनुमा मो सबै कुरो अचार सचारहरू पनि सबै भेराइटीको धेरै थोक जस्तो चाहिँ अब मेरो घर परिवार मेरो श्रीमान मेरो नानीहरूलाई मनपर्ने त्यो चाहिँ म बनाउनु सक्छु पहिला त मैले बनाएको खाना त कसैले पनि मनै पराउँदैन थियो अब म पहिला खाना बनाउनु नै त्यस्तो जान्दिन थिएँ किनभने घरमा आमाले नै सबै पकाएर ल्याइदिनु हुन्थ्यो आमाले सबै रेडी गरिदिनु हुन्थ्यो होइन जब चाहिँ म बिहा गरे बिहा गरेर आएर पनिअब घरमा आमाको हातको खाँदै गरेको अब एक्कासी आएर पकाउनु त अब सकिँदैन तर पनि धेर थोर मैले पुरै प्रयास गरेँ मलाई भनौँ है भनेभन्दा पहिला सुरु रोटी बनाउनु जान्दिन थिएँ मलाई रोटी बनाउनु मेरो आफ्नै हस्बेन्डले बुढाले सिकाउनु भयो श्रीमानले होइन त्यहाँदेखि म त्यही हेर्दै सिक्दै अरूले बनाएको यस्तो रहेछ त्यस्तो रहेछ भन्दाभन्दै नै चाहिँ म अब सिक्दै सिक्दै सिक्दै गएँ हुनु त अहिले म एकदम पूर्ण रूपले एकदम मिठो दामी बनाउँछु भन्ने छैन तर पनि अब बिस्तारो जानेको अनुसार म गर्दै जान्छु न मलाई मलाई खाना बनाउनु सिक्नुमा चाहिँ एकदमै बेसी इच्छुक छु म होइन कसैले केही यस्तो हो यस्तो हो भनेर है यस्तो यस्तो हुन्छ भनेर अलिकति मलाई चाख्नु दियो त्यो मिठो लाग्यो भने म एकदम गएर त्यो सामग्रीहरू सबै ल्याएर म घरमा एकदम बनाउने प्रयास चाहिँ म गरिहाल्छु बा मिठो हुन्छ नमिठो हुन्छ त्यो भन्नु सक्दिनँ तर म एकदम प्रयास चाहिँ गर्छु लु एकखेप दुईखेप त नमिठो होला कमसेकम सिक्दै चाहिँ बनाउँदै बनाउँदै जाँदा त त्यो त अटोमेटिकली मिठो हुनु थालिहाल्छ त्यहीकारण म गर्नैपऱ्यो भने चाहिँ मलाई एकदम त्यो खाना पकाउनुहरू सिक्नु चाहिँ मलाई इच्छा चाहिँ लाग्छ म मिठो मिठो पकाउँ मेरो परिवारलाई खाना बनाउने मिठो मिठो दउँ भन्ने मलाई एकदम त्यो चाहिँ उहिलेदेखि नै इच्छुक हो